पहिला हाम्रो दार्जिलिङको साहित्यकार इन्द्रबहादुर राई हुनुहुन्छ उनले चाहिँ अत्ति राम्रो राम्रो कविता कथाहरू लेख्नुहुन्थ्यो र त्यहीमध्ये मैले है पढेँ मैले पनि पढ्थेँ उनको लेखेको कत्ति कविताहरू पढ्थेँ र कति राम्रो राम्रो लेख्नुहुन्थ्यो उनले है कविता कथाहरू राम्रो राम्रो लेख्नुहुन्थ्यो र हाम्रो दार्जिलिङको को पनि बस्ने अब चाल उयोहरू पनि लेख लेख लेख्नुहुन्थ्यो र त्योमध्ये तैँ राम्रो राम्रो सिरिजहरू लेख्नुभएको थियो है र कति सिरिजहरू यति राम्रो हुन्थ्यो कि अब घरि पढौँ पढौँ लाग्दै फेरि फेरि पढौँ लाग्ने खालकेहरू लेख्नुहुन्थ्यो है अति राम्रो राम्रो लेख्नुहुन्छ त्यति नै